हेलो मिसो मैले अस्ति जुन चाहिँ त्यो कुर्ती प्लाजो मगाएको थिएँ त्यो चाहिँ तपाईँहरू त्यो कटन फेबरिकमा थियो तर त्यो कटन फेबरिक चाहिँ आएन अन्त त्यो चाहिँ एकदम पोलिस्टर जस्तो कपडामा आएको छ त्यसले गर्दा चाहिँ मलाई त्यो त एकदमै मन परेन है अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो अब आफूलाई उयो पनि भएन त्यो कलर फेरि त्यो क्या कलर उयो पनि राम्रो लागेन जुन चाहिँ मैले मगाएको थिएँ त्यो चाहिँ मेरोमा आएन अन्त त्यसले गर्दाखेरि चाहिँ म चाहिँ एकदमै मलाई चाहिँ मनै परेन अन्त त्यसले गर्दा चाहिँ म चाहिँ के गर्नु त्यो चाहिँ अब तपाईँहरूकोबाट चाहिँ के म त अब पैसा रिटर्न गर्न चाहन्छु